ग्रामीण क्षेत्रका युवा पुस्ताले उपयुक्त जीवन साथी पाउनमा समस्याको सामना गरिरहेका छन् भन्ने कुरोमा म त्यति प्राथमिकता दि दिन चाहन्न किनभने अहिले विशेष गरेर नेटवर्किङ को कारणले गर्दाखेरि विशेष प्रत्येकको हात हातमा मोबाइल हुन्छ र जीवन साथी भन्ने अहिलेको युवाहरूले प्रशस्तै मात्रामा पाउँछ जस्तो मलाई लाग्छ विशेष गरेर गाउँले युवाहरू ग्रामीण क्षेत्रका युवाहरू सहरतिर प्रस्थान भएको विशेष देखिन्छ र त्यो चाहिँ के कारणले हो भनेर भन्दा विशेष गरी ग्रामीण क्षेत्रमा रोजगारको समस्या हुन्छ त्यहाँ कुनै ग्रामीण क्षेत्रमा कुनै ठुल्ठुलो फ्याक्ट्रीहरू ठुलो व्यापार बिजिनेसको धन्धाहरू हुँदैन र त्यसले गर्दाखेरि उहाँहरूलाई रोजगारको समस्या चाहिँ छ र त्यो रोजगारको लागि नै उहाँहरू ग्रामीण क्षेत्र छोडे्र सहरतिर प्रस्थान भएको म धेरै पाउँछु र सहरमा गएर सहरमा त किसिम किसिमको कामहरू रोजगार पाउने हुन्छ र त्यो कारणले गर्दाखेरि उहाँहरू ग्रामीण क्षेत्र छोडे्र सहरतिर प्रस्थान भएको म पाउँछु